म आदिवासी हो आसामको नेपालीसँग बिहा भएको छु सुन्दाससँग यहाँ नेपालीहरू पनि बस्छ आदिवासीहरू नि बस्छ अब त बाङ्गला बाङ्गलाहरू पनि बाङ्ला बोल्ने पनि मान्छेहरू मुस्लिम बङ्गालीहरू अनि त हिन्दी बोल्ने मान्छेहरू नि बस्छ

तिनीहरूको शब्द चाहिँ नेपालीमा आएको छ